कामको त अनुभव भएन तर पढाइको चाहिँ अहिले मेरो चल्दैछ म स्टुडेन्ट हो आफ्टर ट्वेल्भ चाहिँ मैले के गरेँ भने नि पोलिटेक्निक जोइन गरेँ खरसाङमा किनकि म वेस्ट बङ्गालबाट बिलङ गर्छु त खरसाङमा मैले चाहिँ गरेँ किनभने म चाहिँ त्यहाँ खरसाङमा चाहिँ अब राम्रो राम्रो स्टुडेन्टहरूलाई एडमिसन पाउँछ के गर्छ कतिजना चाहिँ लाइक त्यो पोलिटेक्निक कलेजबाट इन्स्टिट्युटबाट चाहिँ अब तपाईँको हुन्छ नि अब राम्रै भएर गएको छ सबैजना नै हो पढाइ पनि राम्रो चल्छ भनेर चाहिँ मैले त्यहाँ जोइन गरेको थिएँ फर्स्टमा चाहिँ मेरो प्रिफरेन्स चाहिँ तपाईँको सिभिल इन्जिनियरिङमा थियो हो तर मेरो इन्ट्रेस्ट चाहिँ त्यसमा थियो लाइक बेसी चाहिँ इलेक्ट्रिकलमा इलेक्ट्रिकल इन्जिनियरिङमा थियो तर के हुँदोरहेछ त्यहाँको क्राइटेरिया चाहिँ लाइक आफ्टर टेन मतलब टेनको मार्क्स हेरेर चाहिँ तपाईँलाई चाहिँ दिन्छ क्या हो कति पर्सेन्टेज त्यो मतलब तपाईँको चाहिँ फोर्टी पर्सेन्टेज भन्दा बेसी नै हुनुपर्छ हो अनि मैले चाहिँ फर्म चाहिँ छिटो नै फिलअप गरेको थिएँ किनभने धेरैजना हुन्छ जसले हाइएस्ट र्याङ्कमा पनि लिएको हुन्छ तर ढिलो फर्म भर्यो भने चाहिँ तिनीहरूले चान्स पाउँदैन क्या हो अनि मैले चाहिँ फर्स्टमै गरेको थिएँ भनेर चाहिँ मैले पाएँ एडमिसन पाएँ फोर्टिन नम्बरमा मेरो नाम आएको थियो एन्रोल भएको थियो एन्रोलमेन्ट भएको थियो मेरो अनि त्यहाँपछि गरेर चाहिँ फर्स्ट सेममा चाहिँ मैले चाहिँ सोचेको थिएँ लाइक इलेक्ट्रिकल लियो भने प्र्याक्ट्रिकल नै गराउँछ होला लाइक त्यो तारहरू यस्तो बत्तीहरू बाल्ने कस्तो गर्नुपर्छ त्यस्तो सिकाउँछ हो ल्याबमा मलाई त्यस्तो लाग्थ्यो क्या तर होइन रहेछ पहिला फर्स्टमा चाहिँ बेस चेक गर्दोरहेछ क्या तपाईँको पिसिएम मतलब फिजिक्स केमेस्ट्री र म्याथमेटिक्स हुँदोरहेछ हो फर्स्ट सेममा लाइक गरेँ छ छ महिनाको चाहिँ तपाईँको त्यो थियो कोर्स थियो छ महिना बाद चाहिँ एक्जाम सेमिस्टर हुन्थ्यो त्यहाँपछि अर्को छ महिना बाद चाहिँ सेकेन्ड सेमिस्टर यस्तो गरेर हुन्छ तर कोविडले पनि गर्दा तिनीहरूको हेभी लस भएर चाहिँ लाइक बोर्डको हेभी लस भएर चाहिँ अहिले थ्री मन्थस पनि गराउँदै छन् सिलेबस चाहिँ तर बेसी नै हुन्छ छ महिनाकै सिलेबस तर बेसी नै हुन्छ तिन महिनामा चाहिँ त्यो गराउँदैछ अनि एक्जाम गराउ मतलब हुँदैछ ओ त्यो चाहिँ मलाई नराम्रो लाग्छ त्यो कलेजको चाहिँ कलेजको पनि दोष होइन लाइक बोर्डको चाहिँ दोष हो कोलकातामा पर्छ त्यो बोर्ड चाहिँ तपाईँको कारिगरी भवन भन्ने छ अनि त्यो फर्स्ट सेम चाहिँ मैले लाइक थियोरिटेकल एक्जाम भएर चाहिँ भाइभा हुँदोरहेछ सेसनेल हुँदोरहेछ त्यसले चाहिँ त्यसमा चाहिँ अब मार्क्स क्या पाउँछ फोर्टी मार्क्स चाहिँ त्यसमै हुन्छ हो एटेन्डेन्सको दस मार्क्स हुँदोरहेछ थियोरिटकल तपाईँको सिक्स्टी मार्क्स हुँदोरहेछ अब लाइक फोर्टी मार्क्स चाहिँ कलेजबाट सिक्स्टी मार्क्स चाहिँ तपाईँलाई चाहिँ लेखेर नै लिनुपर्छ हो त्यस्तो एक्जाम दिएर चाहिँ मैले छिरेँ फर्स्ट सेमको होइन सेकेन्ड सेम पनि त्यस्तै रिजल्ट आयो अस्ति भर्खरै रिसेन्टली त्यसमा पनि म छिरेँ अहिले सेकेन्ड इयरमा छु म चाहिँ लाइक थर्ड सेममा छु म थर्ड सेममा पनि पढाइ चल्दैछ फर्स्टमा चाहिँ मलाई के लाग्थ्यो भने प्र्याक्टिकल गराउँदैन हाउडेमा आएँछु भनेको जस्तो लाग्थ्यो क्या तर होइन रहेछ आस्ते आस्ते जस्तो बिल्डअप हुँदै जान्छ नि तपाईँको बेस राम्रो राम्रो हुँदै हुँदै गयो भने चाहिँ मेन चिजमा लिँदोरहेछ क्या हो अरू त्यही बादमा अहिले ल्याबहरू पनि राम्रो राम्रो हुँदोरहेछ लाइक डिसी एसी मसिनको हुन्छ हो अहिले हाम्रो सब्जेक्टहरू पनि पाँचवटा छ इन्ट्रोडक्सन इलेक्ट्रिकल जेनेरेटिङ सिस्टम अनि सर्किट थ्योरी छ अन्त डिसी मसिन छ अनि एनालग एन्ड डिजिटल सर्किटहरू छ अनि तपाईँको मेजर्मेन्ट छ यो पाँचवटा सब्जेक्ट छ तपाईँको त्यसमा चाहिँ अब पढाइ चल्दैछ साह्रो नै छ पोलिटेक्निक गर्नु पनि हो तपाईँको ट्वेन्टी फोर आवर्स नै पढ्नु पर्दैन त्यसरी कन्सेप्ट क्लियर भयो भने मात्रै तपाईँको राम्रो क्या तपाईँको कन्सेप्ट क्लियर छ भने चाहिँ तपाईँले चाहिँ एक्जाम दिन सक्नुहुन्छ तपाईँ चौबिस घन्टा नै पढ्यो भने चाहिँ त्यो छैन कि चौबिस घन्टा नै पढ्नुपर्छ भनेर पहिला साह्रो लाग्थ्यो अहिले चाहिँ राम्रै रहेछ क्या हो आफ्टर द्याट मैले चाहिँ के सोचेको छु भने नि फ्युचरको लागि यो गरिसकेर एज ए इलेक्ट्रिकल म मर्चेन्ट नेभीमा चाहिँ जोइन गर्छु इटिओको लागि इलेक्ट्रिकल टेक्निकल अफिसरको लागि त्यसमा चाहिँ मैले बिटेकको क्राइटेरिया छ त्यसमा चाहिँ लाइक डिप्लोमाकोमा नि होला मलाई चाहिँ जहाँसम्म थाहा छ डिप्लोमा आफ्टर डिप्लोमा पनि गरेर जाँदा हुन्छ त्यही हो मेरो चाहिँ एक्सपिरिएन्स अहिले चाहिँ यही हो मतलब पढाइतिर चाहिँ अब आस्ते आस्ते जबपट्टि नै लाग्यो भने चाहिँ त्यही राम्रो हो